ए मङमायाबाट दहलदासबडा बोल्नु भएको ए त्यहाँबाट दार्जिलिङ जाने बाटो चाहिँ कस्तो छ हो राम्रै छ

ए त्यस्तो बिग्रको गरेको

पहिरोहरू गएको छ प पहिरोहरू गएको छ बाटो अस्ति त्यो चार तारिखको भल पहिरोले नि हजुर त्यो

ए त्यो पेसोक कमानबाट जान मिल्छ दार्जिलिङ पेसोक कमानपट्टिबाट जान मिल्छ त्यो बाटो चाहिँ राम्रै छ होला ए ए हजुर हजुर पेसोकबाट जाँदा तक्दा भेट्छ जान्छ है ए अँ ए हो र ए हो र गाडीहरू चाहिँ कस्तो कस्तो कुद्छ बडा के अरे बसहरू त कुद्दैन होला

बस बस गाडीहरू कुद्दैन होला सानो गाडी मात्रै होला

ए हजुर

ए हजुर हजुर ए भने पछि रिजर्भ गरेर जान पाइन्छ ए निकै महँगो होला नि त भाडा हजुर भारा पनि त महँगो होला नि फेरि

ए हुन्छ ल हुन्छ